म कालिम्पोङ आउन चाहन्छु कि त्यहाँनिर कालिम्पोङतिर बाटो बाटोहरू कस्तो छ अनि त्यहाँ आउँदाखेरि हामी कहाँबाट आउनसक्छौँ छ नि म कालिम्पोङ आउन चाहन्छु कि अनि कालिम्पोङ आउँदाखेरि चाहिँ बाटोहरू कस्तो छ राम्रै छ

हजुर ए म म केबाट आउनसक्छु अब जस्तै त्यहाँ ट्रेन गाडीहरू

अँ अँ हजुर भन्नुहोस् त त्यहाँनिर घुम्ने जग्गाहरू कहाँ दामी दामी छ मिन्स अब कस्तो टाइपको छ अब टुरिस्ट बस्ने जग्गाहरू छ ए ए हुन् हुन्छ अनि त्यहाँनिर रेस्टुरेन्टहरू कस्तो छ नि राम्रै छ खानाहरू राम्रो पाउँछ ए हुन्छ तपाईँको उयो त्यहाँनिर अब म गाडीबाट आउनसक्छु है हो र ए हुन्छ अनि त्यहाँ नि त्यहाँसम्म आइपुग्नु चाहिँ कति लाग्छ हौ यहाँदेखिको अँ सिलगढीदेखिको हजुर तपाईँ मलाई गाइड गर्न सक्नुहुन्छ तपाईँको उसको नाम भन्नुहोस् त जस्तै अब म त्यो कालिम्पोङमा आएर तपाईँलाई कन्ट्याक्ट गर्छु अनि तपाईँ मलाई यस्तो टुरिस्ट टुरिजमहरू घुमाउन सक्नुहुन्छ जस्तै त्यो तपाईँले मलाई गाइड गर्न सक्नुहुन्छ भनेको नि जस्तै म कालिम्पोङ आएँ अरे हजुर तपाईँ सक्नुहुन्छ होइन फिस् फिस् कति लिनुहुन्छ अँ म म कालिम्पोङ हजुर म छ नि छ दिव्यासु छ कि म आउनसक्छु कि कालिम्पोङसम्म चाहिँ अब जस्तै कालिम्पोङ आएर चाहिँ अब मलाई गाइडेन्स गर्ने कोही छैन नि त म बेसी अब फर्स्ट टाइम अब आएको कि कालिम्पोङ अनि त्यही भएर होइन मेरो सा होइन मेरो साथीहरू आएको थियो अरे कि उनीहरूले भन्दैथ्यो दामी दामी जग्गाहरू छ रेस्टुरेन्टहरू पनि राम्रै छ टुरिजमको लागि राम्रै छ भन्नुहुँदै थियो होइन अब जस्तै अब जुन चाहिँ राम्रो छ घुमाइदिनु होस् न होइन अनि म त्यहाँनिर एक खै कुनि के के भन्दैथ्यो हौ म ए महिनाको लागि आउँछु कि एक महिना भन्दा एक महिना त बेसी बस्न सक्दिनँ होला खै त्यस्तो पुरा कामहरू हुन्छ कि अनि त्यति बेलासम्म चाहिँ मलाई गाइडेन्स गरिदिनु होस् नि ल फिसहरू कति पर्छ तपाईँलाई फिसहरू कति दिनुपऱ्यो ए हुन्छ त्यसो भने म बङ्गाली भए भक्कु माग्नुहुन्थ्यो म बङ्गाली भए चाहिँ पुरा माग्नुहुन्थ्यो

ए हुन्छ अब त्यस्तो पनि नगरिदिई हाल्नुहोस् न अब म पनि अलिक त्यस्तो त्यस्तो बेसी धनी पनि छुइनँ अब जस्तै मलाई साथीहरूले राम्रो छ जग्गा भनेर चाहिँ घुम्नु आउनु मनपऱ्यो नि त त्यहाँ कि अनि त्यही भएर अनि मलाई त्यो गाइडेन्सको मात्रै अलिक मलाई त्यो अलिक मलाई त्यसको गाइडेन्सको मात्रै जरुरत थियो कि अनि चाल पाइहालेँ अब तपाईँलाई म कालिम्पोङ आएर कल गर्छु नि ल हुन्छ राखेको